हेलो अँ सुबाङ फास्ट फुड हो मेरो यो नम्बरमा ट्रयाक गर्नुस् त मेरो एउटा अर्डर थियो तपाईँकोमा र त्यसमा चाहिँ मलाई है अझ दुई प्लेट चिकन मोमो र दुई प्लेट चिकन चाउमिन अनि अचार अलिक धेरै हालेर डेलिभर गरिदिनुहोस् न है र यो मैले त्यसपछि यो अरू के पाउनु सक्छु होला त्यो फास्ट फुडमा मोमो र चाउमिन बाहेक ए हजुर हजुर थुक्पा थुक्पा हुन्छ थुक्पा पनि हालिदिनुहोस् न है त्यो तर झोल चाहिँ केमा हालिदिनुहुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ राम्रोसँग हालेर पठाइदिनुहोस् न है अलिक चाँडो पठाइदिनुहोस् है भोक निकै लागिरहेछ साथीहरू पनि खानु नपाएर मर्नु लागेको जस्तो भइरहेछ हस् हस् हुन्छ